हाम्रो चाडबाड चाहिँ दसैँ तिहार हो महत्त्वपूर्ण रूपमा मनाइन्छ हामीले हो अनि हामी दसैँमा पनि पहिला यहाँ दुर्गा पूजा आउँछ हाम्रो हो दुर्गा पूजा हामी नौ दिन पूजा गर्छौँ मनाउँछौँ अनि नौ दिनको लास्टमा हाम्रो ब दसैँको टिका आउँछ हो यसमा हामी सबैजना आफ्नो घरपरिवारले पापा आमाहरूले लगाइदिनु हुन्छ त्योपछि पाँच दिन त हाम्रो दसैँ रमाइलो चल्छ अनि त्यसको बाद पन्ध्र दिन बाद फेरि हाम्रो तिहार आउँछ हो तिहारमा पनि हामी मजाले रमाइलो गर्छौँ चारैपट्टि झिलिमिली हुन्छ हाम्रो चाडबाडमा देउसी खेल्ने भैलेनी खेल्नेहरू आउँछ हामी एक दिन अगाडि भैलेनी खेल्नुहुन्छ हाम्रा दिदी बहिनीहरू हो अनि हा अनि हामी भोलिको दिनमा फेरि देउसी खेल्छन् देउसी खेलेर म हामी आफ्नो खुसी बाँड्छौँ सबैलाई हो अनि हामी राम्ररी खेल्छौँ अनि फेरि हामी फेरि हाम्रो बिदा दसैँ तिहार सकेपछि फेरि बिदा हुन्छ हो दसैँ तिहारको फेरि फेरि हाम्रो जनवरीको टाइममा फेरि एउटा माघे सङ्क्रान्ति भन्ने चाड आउँछ त्यो पनि हामी भव्य रूपमा मनाउँछौँ हो अनि धेरै चाडहरू छ हाम्रो मा हाम्रो जस्तै हाम्रो जातमा जस्तो मुस्लिम लेप्चा भयो आफ्नो आफ्नो उनीहरूले आफ्नो आफ्नो रूपमा मनाइन्छ खुसी आउँछ मजा लाग्छ सबैले मनाएर आफ्नो